पहिला पहिला चाहिँ थुन्से डोको डालोहरू धेरै बनाउँथ्यो अहिले चाहिँ अहिलेको समयमा चाहिँ डोको बुन्छ डोकोमा चाहिँ गिटी बालुवा बोक्नको लागि नै चाहिन्छ अलिक धेरैजनाको मान्छेको घरमा चाहिँ डोको नै चाहिन्छ